सुन्नु होस् न उयो के भन्छ उयो मलाई मिठाईहरू चाहिएको थियो कि उयो के भन्छ मेरो चाहिँ आमा र आप्पा विवाह गरेको पचास वर्ष पुग्यो त्यही लागि एनिभर्सरी फिफ्टिन्थ इयर्स एनिभर्सरी मनाइदिऊँ भनेर उयो गरेको थिएँ कि अन्त त्यही लागि मलाई मिठाई चाहिएको थियो के के छ होला है तपाईँकोमा उयो के भन्छ मिष्टी कसरी छ पचास रुप्पे हो हजुर हजुर एक केजी नै उयो गरिदिनु होस् त्यहाँबाट त्यो के भन्छ लड्डु बेसनको लड्डु बेसनको लड्डु छ ए हजुर त्यो पनि प्याक गरिदिनु होस् न त्यो चाहिँ कसरी छ हजुर ए हजुर त्यो उयो त्यो लड्डु लान्छु कि त्यो पनि अलिक कम गरिदिनु होस् ल म आउँदैछु अरू चाहिँ के के छ अरू चाहिँ के के छ ए त्यो उयो के भन्छ बर्फी छ हजुर हजुर त्यो बर्फी लान्छु नि ल हजुर एक केजी एक केजी गरिदिनु होस् न हजुर हुन्छ हुन्छ म आउँदैछु नि ल हुन्छ थ्याङ्क यु